मैले मिसोबाट नि अनलाइन कुर्ता मगाएको थिएँ हो अब अरूले चाहिँ राम्रो आउँदैन भन्थ्यो त्यसमा अब मेसोमा सस्तो हुन्छ राम्रो आउँदैन भन्ने कुराहरू गर्थ्यो कि तर मेरो त राम्रो एकदम राम्रो क्वालिटिको आयो हो मैले जस्तो कलर हेरेको थिएँ जस्तो फो उयोहरू त्यसको डिजाइनहरू देखेको थिएँ हो सबै त्यस्तै आयो सेम आएछ मलाई पुरा मन पऱ्यो अन्त जब त्यो कुर्ता लगाएँ लगाउँदा पनि एकदम फिटिङ साइज पनि एकदम राम्रो भएको मिलेर मिल्यो एकदम राम्रो भयो अन्त मैले त्यसलाई लगाएर एकताल लगाएर धोएको थिएँ कि त्यो धुँदा पनि एकदम कलर पनि जस्तोको त्यस्तै छ राम्रो छ अनि लुगा पनि घटेन त्यति नै अब फिटिङ नै छ घटेन लुगा क्वालिटी पनि घटेन त्यसको क्वालिटी पनि राम्रै छ के कलरहरू पनि गएन मलाई त एकदम राम्रो लाग्यो हो तपाईँहरूले पनि अब यसरी मिसोबाट मगाउनुहोस् किनभने मलाई त एकदम राम्रो जस्तो हेरेको जस्तो क्वालिटी थियो सब सेम आएको छ तपाईँहरूले पनि मगाउँदा हुन्छ भनेर म साथी भाइहरूलाई भनिदिएको छु कि मलाई त एकदम राम्रो लाग्यो अन्त मैले त्यसको कमेन्टसहरू पनि मिसोमा पनि मेसेज गरिदिएँ एकदम थ्याङ्कयू मेसेज मेसो होइन तपाईँ मैले जस्तो कलर हेरेको थिएँ जस्तो क्वालिटी थियो जस्तो हेरेको त्यस्तै आयो अनि उयो पनि फिटिङ एकदम फिटिङै छ एकदम राम्रो छ भनेर मैले मे उयो मेसोलाई पनि थ्याङ्कयू गरेको छु